नमस्ते काका एकदम ठिकै छु नि आफ्नो बताउनु होस् पढाइहरू त राम्रो चल्दैछ पढ्दैछु एकदम नि हुन्छ आज कसरी कसरी याद गर्नु भयो अन्त ए म त लाग्यो तैँले बिर्सियो होला नयाँ बुढी बिहे गऱ्यो भनेर अन्त घरको मान्छेहरू कस्तो छ एकदम ठिकै छु नि अन्त खानाहरू खानु भयो हजुर खायौँ नि एकदम पुरा केटी साथी सबै छ हौ केटी पनि छ हौ होइन केटीले पढाइदिन्छ मलाई केटी ज्ञानी छ कि अलिक खत्रा स्कुलमा पढ्छ होइन इङ्ग्लिस बोल्न पनि सिकाइ दिएको छ मलाई पहिला पेन पक्रिनु राम्ररी आउँथेन त्यसले पक्रिन सिकाइ दिएको हो एकदम ट्युसनको खर्च लागेको छैन एकदम पुरा सबै कुरा सिकाइदिँदै छ गर्नु सर्नु सबै पेयिङगेस्टको आन्टी त राम्रो छ पेयिङ गेस्ट त बसेको छुइनँ कि उयो बस्दैछु एउटा रुम लिएको छु आफ्नै होइन केटीले खाना बनाइदिन्छ खाइहाल्छु आउँछु नि कति हप्ता पो छ ए त्यसो भए म दसैँको एक दुई हप्ता अगाडि आइहाल्छु नि एकदम भेट्नु पर्छ रक्सी सक्सी खाएर हल्का होइन होइन रक्सी नै खुवाइ दिऊँ न साढे आठ लाखको अब कमाउनु हुँदैछ त्यति त खुवाउनु सक्छ होला सबै एकदम केटीलाई ल्याउँदा हुन्छ ए ल हुन्छ अरू त सबै राम्रो नै छ अब यसो स्कुल फिस तिर्नु पर्ने छ कि घरमा कल गरौँ भनेको हुन्छ हुन्छ तपाईँलाई भेट्छु नि फर्स्ट तपाईँलाई भेट्छु नि

हुन्छ हुन्छ काका हुन्छ बाइ